हेलो हजुर भन्नुहोस् हजुर हजुर हजुर हजुर ए ठिकै छ त अनि भाइ भाइ चाहिँ कहाँदेखिन् बोल्नुभयो हौ ए यहीँ कमानदेखिन् कसले कसले खोल्ने होमस्टे चाहिँ हजुर ए अच्छा अच्छा अच्छा अनि भाइहरूको गाउँतिर अरू कोही होमस्टेहरू छ कसैले चलाउँदैछ होमस्टेहरू अच्छा अच्छा ए अच्छा भनेपछि चल्छ भाइहरूको तिर पनि गऱ्यो भने चाहिँ ए अँ ठिकै छ त अन्त बनाउँदा हुन्छ त अन्त कहाँनिर बनाउने भयो बनाउनु चाहिँ हजुर हजुर ए हजुर अनि कहाँ आफ आफ्नै जमिनमा कि कसैको किनेर जमिनमा किनेको जमिनमा बनाउने हो आफ्नै जमीनमा हो अच्छा अच्छा ठिकै छ हुन्छ बनाउँदा बनाउनु सकिन्छ यसमा चाहिँ नि भाइ अब तिमीले गर्छौ नै भने चाहिँ आफ्नै जमिनमा हो भने त झन् सजिलो हो सुविधा हो केही एनओसीफेनोसीहरू केही पर्दैन हो आफ्नै जमिनभित्र भने चाहिँ अब टुरिजम चलाउने अब होमस्टेहरू चलाउने हो भने त ठिकै छ बनाउनु सकिन्छ राम्रोसँगले तर त्यति हो बनाउनु चाहिँ अब अलिक राम्रैसँगले बनाउनु पऱ्यो हो टुरिस्ट टुरिस्टहरू आउँदाखेरि पनि एकदम उनीहरूको मन पनि एकदमै ऊ यो हुने खालको जग्गा हुनु पऱ्यो बनाउनु पऱ्यो बनाउनु त्यो पनि मात्रै भएन अब लाइटहरूको सुविधा हुनु पऱ्यो पानीको सुविधा हुनु पऱ्यो हो सबै कुराको सुविधा चाहिँ अब छ र त्यहाँनिर हुन्छ भने गर्दा हुन्छ भाइ कालिम्पोङ एरियामा त भाइ हाम्रो एरिया अब हामी त यता खासमल एरियाकै हो हो बस्ती एरियै हो हाम्रो पनि तैपनि चल्दैछ मजाले अब लोले गाउँमा हेर्नु अन्त गाउँभरि होमस्टे छ एकदम टुरिस्टहरू अब दसैँको सिजनमा त हाम्रो नेपालीहरूभन्दा बेसी उँधोबाट आउने घुम्ने टुरिस्टहरू बेसी देखिन्छ हो एकदम गाउँ नै रमाइलो बनिन्छ आउँछ टुरिस्टहरू पुरा एकदम राम्रो राम्रो ठाउँहरू छ लाभामा चल्छ त्यति त्यतिकै यो लोले भइगयो कालिम्पोङ टाउन एरिमै एरियामा पनि छ टुरिजम त एकदम राम्रो राम्रो छ कालिम्पोङमा त मजाले चलिरहेको छ गर्नु नि भाइ अन्त अलिक खर्च रुपियाँ चाहिँ चाहियो राम्रोसँगले खर्च रुपियाँ गरेर राम्रोसँगले बनायो भने त मजाले चल्छ हौ भाइ खर्चहरू खर्चहरू त यस्तो हो नि भाइ आफू अब इन्जिनियरहरूलाई म्याप बनाउनु लगाएर बनायो भने त्यही तौरले जान्छ आफ्नै स्टाइलले बनायो भने अब त्यही हो खर्च त अब तपाईँको हिसाब गर्नु नि एउटा सानो सानो घरहरू बनाउँदाखेरि अब हाम्रोतिर र त तिमीहरूको तिर त्यो खर्चको ऊ यो मिल्दैन अब हाम्रोतिर हो भने चाहिँ काठपातहरू टाइम टुङ्गोमा पाउँदैन सर सामानहरू पाउँदैन हाम्रोतिर चाहिँ अब रोडहरूको ऊ योले गर्दाखेरि सानो रोड भएकोले गर्दा ठुलो गाडी आउनु सक्दैन हो खर्च निकै बढी नै हुन्छ हुन्छ तिमीहरूकोतिर पनि गऱ्यो भने कमसेकम बिस पच्चिस लाखहरू छ भने त मजाले बनाउनु सक्छ टुरिजम गर्नु सक्छ टुरिस्ट होमस्टे चलाउनु सक्छ पैसा भएन पुगेन भने त अब आफ्नै जमिन रहेछ हो यसो टुरिजम टुरिजम डिपार्टमेन्टसँग पनि लिङ्ग गर्नु सम्पर्कमा बस्नु टुरिजमबाट अहिले त बहुत ऊ योहरू छ फेसिलिटिसहरू छ लोनहरू पाउँछ त्यही लोनहरूबाट गरेर पनि तिमीले गर्नु सक्छौ गर्दा हुन्छ ल भाइ हवस् हवस्